विद्यार्थी जीवनमा मलाई पाठशालामा सबैभन्दा मन परेको अथवा मलाई खुबै चाख लागेको बिषय चाहिँ जीव बिज्ञान लाइफ साइन्स लाग्थ्यो र मलाई लाइफ साइन्स एकदमै लाइफ साइन्समा रुचि राख्नुको कारणहरू चाहिँ के थ्यो भन्दाखेरि हाम्रो जो बिषय शिक्षक थिए उहाँ एकदमै असल हुनुहुन्थ्यो र उहाँले एकदमै हामीलाई जुन जीव विज्ञानलाई बुझाउँने जुन उहाँकोमा क्षमता थियो सायदै अहिलेसम्म हामीले त्यतिको बुझाउँनु सक्ने सायद शिक्षक मैले सायद कलेजमा पनि पाइनँ अनि त्योभन्दा अगाडि जुन प्राइमेरी जुन शिक्षा छ त्यसमा पनि हामीले मलाई पाएन जस्तो लाग्छौँ र स्कुलमा जुन प्रकारले जीव विज्ञान हाम्रो अति आदरणीय सर हामी दर्नाल सर भनेर चिन्थ्यौँ र उहाँले जुन प्रकारले हामीलाई बुझाउनुहुन्थ्यो र एकदमै सहज र सरल प्रकारले उहाँले बुझाउनुहुन्थ्यो र त्यसैले होला सायद मलाई जीव बिज्ञान चाहिँ स्कुलमा चाहिँ साह्रै रुचि लाग्थ्यो